यस क्षेत्रमा भएका नदीहरूको नाम जस्तै रम्फू है रम्फू खोला टिस्टा खोला रङ्गीत है यहाँ तिनवटा छ खोलाहरू है नदी भनौँ न अब र यसलाई कसरी प्रयोग गरिन्छ भन्ने कुरामा चाहिँ यसलाई धेरै कुरामा प्रयोग गर्न सकिन्छ है कतिले फिल्टर लगाएर पिउने पानी बनाइन्छ खाइन्छ पिइन्छ है र कतिले यो के रे खेतीपातीको लागि पनि त्यो पानीलाई प्रयोग गरिरहेको हुन्छ है अन्त फेरि भएन यो यो बिजुली उत्पन्न उत्पादन गर्ने गर्नका लागि पनि यसलाई धेरै नै प्रयोग गरिन्छ र जस्तै पाराले पानी के रे ए ड्यामहरूको कुरा गर्दाखेरि जस्तै डिक्चु डिक्चु है एउटा सिक्किममा पर्छ है डिक्चु भन्नेमा एउटा ड्याम छ फेरि भएन तपाईँको यता उन्तिस माइलमा पनि यसलाई ड्याम बनाएर विद्युत उत्पादन गर्ने कामहरू गरिरहेको छ र यसरी नै गाउँ अब हाम्रो क्षेत्रमा भएको नदीहरूमा चाहिँ प्रयोग गरिरहेको छ